अँ भन न बहिनी हजुर हो त हो हो त भन्नुहोस् न ए हजुर हजुर हो त भन्नुहोस् न हजुर ए हजुर कहिले आइपुग्नुहुन्छ होला है टिकट बुक गरिदिई राख्नुपऱ्यो कहिले आइपुग्नुहुन्छ ए हुन्छ पर हेड चाहिँ तिन हजार छ तिन हजार छ जब तिनजनाको हजुर आउनुहोस् आउनुहोस् अँ हामी मज्जाले घुमाइदिन्छौँ नि तपाईँहरूलाई अब हामी यहाँ खरसाङ बजारबाट चाहिँ लान्छौँ खरसाङ बजारबाट अब तपाईँहरूले अब मज्जाको भ्यू देख्नुहुन्छ हरियाली छ अब दार्जिलिङ खरसाङ त अब डल्लै हरियाली हरियाली छ तपाईँहरूले हरियाली देख्नुहुन्छ हो अनि तपाईँहरूले अब बतासे त्यहाँबाट घुम लान्छ घुमबाट अब अब अहिले त विन्टरको उयोमा उयोहरू पनि मज्जाको देख्छ अब कन्चनजङ्घाहरू पनि हो त्यसरी लान्छ अँ हजुर हजुर हजुर तिन हजार हो तिन हजार

ए हुन्छ तिनजनाको है ए हुन्छ हुन्छ भइहाल्छ त्यो भइहाल्छ तपाईँहरू आउनुहोस् न

हुन्छ हुन्छ